हजुर म चाहिँ पुस्तक बाहेक अन्य पत्रपत्रिका भन्दाखेरि चाहिँ हिमालय दर्पण प्राय पढ्ने गर्छु त्योभन्दा पहिला यो स्वर्णभूमि पत्रिका भन्ने थियो त्यो प्राय पढ्थेँ अहिले त्यो पत्रिका बन्द भएको अवस्थामा छ र म अहिले पढ्ने पत्रिका भनेको जस्तै कोहीबेला दैनिक हिन्दी पत्र जुन चाहिँ थियो त्यो पनि पढ्थेँ अहिले चाहिँ पढ्ने भनेको हिमालय दर्पण चाहिँ हो बेसी पढ्ने चाहिँ